ए सुन्नु होस् न म सरोजा छेत्री बोलेको कि ए हजुर तपाईँ म म के भन्छ दार्जिलिङ क्षेत्र घुम्न आऊँ भनेर सोचिरहेको थिएँ कि हजुर हजुर हजुर ट्रेकिङ गर्नको लागि अनि त्यहीँ बसे बसेर अनि अब एक हप्ता दुई हप्ता जस्तो चाहिँ म त्यहीँ बसौँ भनेर सोचिरहेको छु अनि अब तपाईँ त अब त्यहाँको लोकल हुनु हुन्छ अब त्यहाँको विषयमा सबै कुरा थाहा छ तपाईँलाई होइन अनि मलाई यसो अलिक आइडिया दिनु होस् जानकारी दिनु होस् न मैले अब कुन चाहिँ होटेलमा गएर चाहिँ अब बसोबास गर्नु पर्ने हो अब त्यहाँको अब ए के भन्छ घुम्ने जगाहरू यसो बताइदिनु होस् कस्तो खाले घुम्ने जगाहरू छ कता जाँदाखेरि मलाई ठिक हुन्छ हजुर हजुर हजुर मैले चाहिँ अब यस्तो अलि चिसो चिसो पनि अब गरम जगामा बसेको हो होइन अब मलाई त अलिक चिसो जगामा घुम्नु अलिक रुचि लागिरहेको छ कि अब त्यहाँको अलिक चिसो पनि होस् हरियो परियो बेसी होस् त्यस्तो जगा चाहिँ छ तपाईँको नजरमा हजुर हजुर हजुर हजुर ए हजुर त्यस ट्राभल गर्दाखेरि अब यसो अब हिँड्ने जगाहरू पनि अब हुन्छ नि अब अब होटेलमा चाहिँ होइन ए हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर होइन बाहिर नि अब बाहिर नि टेन्टहरू बनाएर यसो बस्ने हरू पनि यसो सुबिस्ताहरू हुन्छ त्यहाँतिर हजुर हजुर हजुर हजुर

ए हजुर हजुर एकदम राम्रो मिलाइदिनु होस् है गाडीहरू अब हुन्छ नि अब त्यहाँको बन्दोबस्त अब यहाँबाट जाने गाडीहरू मलाई त दस तारिख भित्रमै चाहिएको चाहिनु चाहिँ अब तपाईँले छिटो गरिदिनु भयो भने त अब झन् राम्रो अब मलाई त हजुर हजुर ए हजुर हजुर हजुर हजुर ए हुन्छ हुन्छ भइहाल्छ नि अनि त्यहाँनिर अब त्यो तपाईँले जुन चाहिँ जगा भन्नु भयो नि जङ्गलहरू राम्रो छ हरियो परियो छ भन्नु भयो नि त्यहाँनिर अब के भन्छ यसो हामीले अब त्यहाँको लोकल चिजहरू पनि हेर्नु पाइन्छ होला नि होइन लोकल एरियाहरू लोकल गाउँहरू पनि होला त्यो पनि घुम्नु मजा आउँछ त्यसमा घुम्नुको लागि हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ हुन्छ धेरै धेरै धन्यवाद तपाईँलाई है यसो मलाई भनी हाल्नु होस् ल छिटै हजुर हजुर ए हजुर हजुर हुन्छ हुन्छ म गरिहाल्छु नि तपाईँलाई हुन्छ